मैले मिसोबाट चाहिँ है मैले एउटा प्यान्ट ब्ल्याक कलरको प्यान्ट अर्डर गरेको थिएँ अनि त्यो चाहिँ मेरो एउटा त्यसलाई चाहिँ के भयो भन्दा फेरि त्यो समयमा पनि जुन एउटा कम्पनीले डेलिभरी कम्पनीले दिएको निश्चित समय हुन्छ त्यो समयमा पनि त्यो हुन सकेन अनि त्यसको लागि मैले धेरै वेटिङ गर्नु पर्यो अनि बल्ल बल्ल प्रडक्ट त डेलिभर भयो तर जब मैले त्यो प्रडक्टलाई खोलेर हेरेँ त्यो प्रडक्टको क्वालिटी पनि यति नराम्रो थियो वर्स्ट थियो अनि एउटा मेन इस्यु चाहिँ के थियो भन्दा फेरि चाहिँ साइज इस्यु साइज चाहिँ एकदमै अनफिट कुनै पनि एन्गलबाट चाहिँ त्यो मेरो साइजसँग चाहिँ फिट भएको थिएन है मेरो साइज भन्दा चाहिँ दुई दुई साइज ठुलो चाहिँ मलाई कम्पनीले मलाई दिएको थियो अनि त्यो चाहिँ मेरो एकदमै नेगेटिभ एक्सपिरियन्स थियो अनि प्रडक्ट पनि एकदमै नराम्रो थियो हो अनि त्यो चाहिँ मेरो एकदमै ब्याड एक्सपिरियन्स